पहिलाको पिँढी र अहिलेको पिँढीमा धेरै नै फरक छ पहिलाको पुस्ताहरूले कतिवटा सोच पुस्ताको सोच विचार र अहिलेको सोच विचार मिल्दैन पुरानो भनेको पुरानो नै थियो तर अहिले नयाँ नयाँ टेक्नोलोजीहरू नयाँ नयाँ सोच विचार नयाँ नयाँ कुराहरूतिर अहिले त नानीहरू पनि एकदमै राम्रो बाठो भएको छन् र हामी पनि पहिलाको पुस्ता भएर पनि अहिलेको पुस्तासँग जोडेर नयाँ नयाँ कुराहरू देख्न पाउँदैछौँ सिक्न पाउँदैछौँ र यो पहिलाको पुस्ता र अहिलेको पुस्तालेको बिचको फरकमा चाहिँ मैले धेरै नै नयाँ नयाँ कुराहरू देखेर बुझेर सुनेर आएँ अझै अघाडि पनि धेरै कुराहरू सिक्ने र देख्ने विचारहरू छ धेरै पहिलाको हेरी र पहिलाको पुस्ता र अहिलेको पुस्तामा भिन्नता गर्नु हो भनेदेखि धेरै नै भिन्नता छ र पहिला र अहिलेको बिचको उइसले यो व्यवस्थाहरूले यो धेरै धेरै कुराहरू नयाँ नयाँ कुराहरूले हामीलाई पनि निक्कै जान्ने बाठो र चलाक बनाइसकेको छ